हेलो ए हेलो ब बहिनी ए सुन्नुहोस् न मेरो बहिनीको बिहा छ कि आउने पाँच तारिक अन्त त्यसकारणले गर्दा यसो भिडियोग्राफर प्लस फोटोग्राफर मलाई उयो चाहिएको छ हौ के गर्नु पर्ने कतिको रेटहरू कति छ के छ यसो जानकारी दिनुहोस् न हौ अतिकति पाँच तारिक छ हजुर हजुर हजुर कालिम्पोङमै हजुर हजुर होइन हौ अघिल्लो दिन नै गर्नु पर्छ होलौ यसो सङ्गीत सेरेमनीहरू पनि छ कि त्यसले गर्दाखेरि नि दुई दिनजस्तो हुन्छ होला दुई दिनको लागि के कति पर्छ होला अलिक भनिदिनुहोस् न अतिकति दुई हजुर दुई हजुर फिफ्टिन फिफ्टिन थ पन्ध्र हजार ए अलिक कम्ती गर्नुहोस् न हौ अलिकति अन्त अब अघिल्लो दिनको त अलि एकछिन मात्रै हो नि त अघिल्लो दिनको बेसी पर्दैन यसो त्यो बिहाको वेडिङको दिन चाहिँ अलिकति लाग्छ होला त्यो दिनभरि नै लाग्छ होला फिफ्टिन थाउजन्ड त अलिक बेसी भएको जस्तो लाग्यो हौ ए घटा ए हुन्छ हुन्छ भनेपछि पाँच चार र पाँचको लागि हो चार तारिक चाहिँ कति बजीतिर आइपुग्नुहुन्छ यो मेन रोड हो यो मस्जिदको छ नि ठाकुरबाडी त्यहाँ आउनुहोस् न हजुर

सङ्गीतहरू चाहिँ आफ्टरनुन हो कि तपाईँ इभिनिङमा हो तपाईँ तिन चार बजीतिर आइपुग्नुभयो भने हुन्छ

हजुर हजुर हजुर हजुर हजुर म एकपल्ट फेरि तिन तारिक फोन गर्छु नि ल तिन तारिक अझै तपाईँलाई रिमाइन्ड गराउँछु कि तपाईँ चार तारिक चाहिँ यसो दस बजीतिर हिँड्नुभयो भने हुन्छ दस अब दुई कति तिन घन्टा त लाग्छ नि ग्यान्टोकबाट आउनु हुन्छ हुन्छ भनेपछि चार र पाँचको उ गरिदिनुहोस् न ल पाँचमा यसो छ तारिक फर्किनुहोस् न ल हुन्छ हुन्छ थ्याङ्कयू सो मच बहिनी